बनभोजका लागि आफ्नो परिवार साथीभाइसँग म चाहिँ यहाँ हाम्रो नजिकै प्राय हामी नजिकै यो

बनभोज खाने गर्छौँ कोही बेला हामी बिन्दु बिन्दुमा पनि एउटा ठुलो ड्याम छ त्यो ड्याममा पनि हामी गएर बनभोज खाने गर्छौँ अन्त हामी यता बिजाउरे जो चाहिँ जङ्गलको बिचमा पर्छ अनि त्यहाँ गयो भने एकदमै रमाइलो गर्दै एकदमै साथीभाइहरूसँग गएर बनभोज खाने गर्छौँ र अलिकति टाढा जाँदाखेरि हामी लाली गुँरास लाली गुँरासमा चाहिँ मूर्ति खोला बग्छ मूर्ति खोला जो चाहिँ मूर्ति खोला एकदम फ्रेस छ त्यसको त्यसको पछाडि एकदम ठुल्ठुलो डाँडाकाँडा हरियाली जङ्गल अन्त एकदम हल्का हुस्से लागेको टाइपको दृश्य हुन्छ त्यसमा हामी गएर त्यहाँ पनि हामी धेरै आनन्द आनन्दको साथमा मजाले बनभोज खाने गर्छौँ यस्तै हामी बनभोज खाँदा एकछिन टाइम पाएको बेला नजिकै खोलाको छेउमा खाँदाखेरि हामी गएर कसै खोला खेल्ने गर्छन् कसै नुहाउने गर्छन् साथीभाइले कोही बेला जाँदाखेरि पिकनिक बनभोज जाँदाखेरि बाजा साजा बोकेको हुन्छ बाजा साजा बोकेर लगेर हामी फ्री टाइममा बाजा बजाएर गाना साना गाउने नाच्नेहरू नाच्ने चिया खाने चिया खाने कफी खाने कफी खाने यता माछा मार्ने माछा मारिरहेको हुन्छ र यसरी नै हामी साथीभाइहरूसँग जाँदाखेरि रमाइलो परिवारसँग जाँदाखेरि रमाइलो हुने गर्छ बन बनभोज खानको मजा नै छुट्टै छ अलग्गै लेभलको छ घरमा जसरी घरमा खाएको जस्तो हुँदैन बनभोज खाँदाखेरि बनभोज खाँदाखेरि जस्तै खाना पनि एकदम मिठो हुने गर्छ बनभोज खाँदाखेरि हामी एकदमै त्यही पनि हामी एकदमै मिठो मिठो एकदमै जङ्गलमा गयो भने त हामी जङ्गलको हरियाली टिपेर यता माछा माछा मासु

यता जङ्गलमा त फलफुल अलिअलि कलेक्सन गरेर एकदम मजाले खाने गर्छौँ मासु पकाएर

भातसँग एकदमै मिठो हुन्छ बनभोज खान एकदम यादगार रहन्छ कतिवटा बनभोजहरू र यस्तै यस्तै हामी टाढा जाँदाखेरि चाहिँ टाढा जानु बनभोज चाहिँ हामी मिरिक दार्जिलिङ कालिम्पोङ खरसाङ त्यस्तै जग्गाहरू जाने गर्छौँ टाढा त हामी त्यति धेरै त जादैँनौ त्यही पनि वर्षमा दुई तिन एकपल्ट दुईपल्ट जस्तो जाने गर्छौँ प्राय हामी बनभोज चाहिँ हामी नजिकै त यो जलढाका खोला बिन्दु त्यस्तै लाली गुँरासतिर खाने गर्छौँ